खै म त टिभीहरू पनि हेर्दिनँ कुन्नि के किताबहरू पनि पढ्दिनँ केही कुरो पनि छैन साइनो एउटा जवानीमा साइनो पिक्चर चिनो पिक्चरहरू हेरेको दर्पण छायाँ तुलसी घिमिरेको खेला उयोहरू तर दर्पण छायाँको कथाहरू सबै मलाई मनपर्छ अझै पनि कथाहरू राम्रो लाग्छ दर्पण छायाँको अलिकति भए पनि इतिहासहरू अलिकति भएको पिक्चर लाग्छ मलाई दर्पण छायाँ चाहिँ दिलिप रायमाझीको पनि डान्सहरू अलिक जोसिलो मज्जाकै छ मनपऱ्यो त्यस्तै गर्दै अहिले हिँड्दैछौँ खाँदैछौँ डुल्दैछौँ ठिकै छ